मैले चाहिँ इङ्गलिसबाट नेपालीमा भाषा ट्रान्सलेट गरेको थिएँ र मलाई चाहिँ एकदमै सजिलो नै लाग्यो किनभने अब हामी इङ्गलिस पनि सिकिरहेको नै हो अनि नेपाली त झन् हाम्रो सजिलो भाषा भएकोले गर्दा इङ्गलिसबाट नेपालीमा ट्रान्सलेट गरेँ मैले है थुप्रै शब्दहरू थियो र त्यो शब्दहरू देखिरहेको बुझिरहेको नै थियो त्यसै कारण मैले त्यसलाई सजिलैसँगले ट्रान्सलेट गर्नुसकेँ र मलाई एकदमै सजिलो लाग्यो त्यो गर्न